धार्मिक स्थलहरू भनूँ या तीर्थ स्थलतिर अब पूजा गरिन्छ पूजा अर्चना साथसाथै त्यहाँनिर अब हिन्दु धर्मावलम्बीहरूले महापुराणहरू लगाउँछन् होइन पुराण लगाउँछ होम यज्ञ गर्छन् पण्डितहरू पढ्छ त्यही हो अब धार्मिक स्थल हिन्दुहरूको धार्मिक स्थलमा त त्यो गरिन्छ चर्चमा अब चर्जमा त सन्डे सन्डे उनीहरूको चर्च लाग्छ सन्डे सन्डे चर्च लागेपछि उनीहरू सबैजाना भेला भएर मन्डलीहरू भेला भएर उनीहरू भजन कीर्तन गर्छन् अब एउटा जिजसलाई सम्झेर उसकै नाममा भजन भजनहरू गर्छन् उनीहरू त्यहाँदेखि अरू त गुम्बातिर भनूँ अब गुम्बा भन्नुको मतलब अब बुद्धिस्टहरूको एउटा मन्दिर भनौँ त्यसलाई धर्मस्थल त्यसमा त अब लामाहरूले एउटा धर्म बौद्ध धर्मावलम्बीको एउटा पुस्तकहरू पढेर उनीहरूले अब विश्व शान्ति पूजाहरू राख्छन् वाङ वितरण गर्छन् रिम्फुचेहरूले आएर अब गाउँमा या कुनै ठाउँमा एउटा त्यो ठाउँलाई शान्ति र सुखी रहोस् भनेर उनीहरूले ठुल ठुलो बुङहरू पुस्तकहरू पढेर माने गर्ने भन्ने एउटा चलन छ बुद्धिस्टहरूको